हाम्रो कालिम्पोङमा चाहिँ धर्महरूमा हिन्दू बुद्धिस्ट मुस्लिम क्रिस्चियन छ उनीहरूले आफ्नो आफ्नो तरिकाले चाहिँ धर्म पालन गर्छ अरू अब हिन्दूमा पनि अब छ उनीहरूले अब उनीहरूकै तरिकाले गर्छ बुद्धिस्ट हामी बुद्धिस्टको हामी बुद्ध जयन्तीको दिन प्रवाद गर्छ क्रिस्चियनिटीहरूको उनीहरूको अब पच्चिस दिसम्बरमा मनाउँछ